खानापिना पकाउँदाखेरि हामी दाल भात सब्जी बनाउँछौँ अनि माछा मासु बनाउँदाखेरि हामी घरमै धनियाँ जिरा दाना गोटा जिरा ल्याएर हामी पिसेर अब त्यसमा अदुवा लसुन लगाएर हामी माछा मासु त्यसरी पकाउँछौँ अनि हाम्रो एकदमै स्वादिष्ट अब घरको लोकल कुखुरा चाहिँ हामी पोलेर आगोमा पोलेर त्यसको तिते झारेर हामी चाहिँ घरको कुखुरामा हौ त्यो तिते लगाएर एकदम मजाले रस लगाएर एकदम स्वादिष्ट खाना बनाउँछौँ अनि किनेमा किनेमा चाहिँ अब भटमासको किनेमा बनाउँछौँ किनेमाको चट्नी बनाउँछौँ अब कोदोको रोटी वा ढिँडो बनाउँछौँ चट्नी बनाएर त्यो किनेमाको चट्नीसँग चाहिँ ढिँडो रोटी अति स्वादिष्ट हुन्छ त्यसमा गुन्द्रुकको अचार गुन्द्रुक अब सिन्की अब हाम्रो नेपाली खानामा गुन्द्रुक सिन्की कोदो अर्को चाहिँ एकदमै स्वादिष्ट खाना हुन्छ त्यसरी हामी अब हाम्रो स्वादिष्ट खाना चाहिँ त्यसलाई नै हामी भन्छौँ खाने कुरो चाहिँ अब नेपाली खाना हाम्रो स्वादिष्ट खाना हुन्छ भनेर चाहिँ हामी भन्छौँ